हेलो हजुर अञ्जली होटलबाट बोल्नुभएको हो ह ए हजुर म दिल्लीबाट चाहिँ घुम्नु लागि पर्सितिर आउँदैछु कि पर्सि चाहिँ म आइपुग्छु अनि कालिम्पोङ अनि तपाईँहरूको के के फ्यासिलिटिसहरू छ होला होटलमा हजुर हजुर हजुर हजुर हजुर हजुर मेरो टेन डेसको हो कि अनि पर्सि घुम्न आउँ भनेर भनेको पर्सिको दिन चाहिँ आइपुग्छु अनि तपाईँलाई त्यसैको लागि कन्ट्याक्ट गरेको अनि घुम्नु जाने ठाउँहरू अलिकति त्यहीबाट म्यानेज भयो भने चाहिँ ए सजिलै हुन्छ भनेर नि हजुर हजुर हामी एट डेस चाहिँ त्यहाँ बस्छ होला हो अनि त्यहाँदेखि छुट्टिभरिमा चाहिँ हामी घुम्नु चाहिँ सात दिनहरू चाहिँ घुम्छ होला त्यही त तपाईँले त्यो म्यानेज गरिदिनु भयो भने चाहिँ हुन्थ्यो भनेर नि हजुर अनि रुमहरू चाहिँ हामी पाँचजना तिनवटा भए हुन्छ होला दुईवटा बेड एउटा सिङ्गल हो अनि चाहिँ दुईवटा डबल वाला गरिदिनु हेरिदिनु होस् न अलिक राम्रो गरी अनि बाथरुमहरू पनि एकदमै सफा भएको टोइलेटहरू हेलो हजुर हजुर आमोई नाइन्टिनमा हजुर पर्सि ए हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ हुन्छ हुन्छ हुन्छ